म चाहिँ बिहान म उठछु चार बजीतिर उठछु अनि उठने बित्तिकै म पहिला नुहाई धुवाईहरू गर्छु नुहाई धुवाई गरेर म घरहरू साफ सफाईहरू गर्छु त्यसको बादमा म पूजाहरू गर्छु फर्स्ट त पूजाहरू सकि सकेर त्यसको बादमा नानीलाई उठाउँछु अनि नानीलाई ब्रसहरू गर्न लगाउँछु अनि उसलाई बिस्किटहरू दिन्छु दुध बिस्किटहरू दिइसकेपछि उसलाई म पढ्नको लागि राख्छु अनि म घरहरू साफ सफाईहरू पुछ पाछहरू गर्न थाल्छु त्यसको बादमा अनि त्यतिकै टाइम स्कुल जाने टाइम हुन्छ नानीको अनि खानाहरू बनाइदिन्छु नानीलाई खानाहरू खुवाउँछु मजाले खानाहरू खाइसकेपछि नानीलाई म रेडी बनाइदिन्छु स्कुलको लागि अनि नानीलाई लिएर म स्कुल जान्छु स्कुल छोडनको लागि अनि फर्केर आएर टाइम हुन्छ त्यही भएर यसो फुलहरू पनि रोप्ने रोपेको छु मैले यहाँ रुम भाडामै बसेको भए पनि मैले फुलहरू रोप्ने गरेको छु टाइम पास हुन्छ यसो आफ्नो मनमा पनि शान्ति हुन्छ फुलहरू हेर्दा त्यही भएर मैले फुलहरू राखेको छु रोपेको छु अनि त्यतिकै फुलहरू स्याहार्छु यता उता गर्छु अनि लन्चहरू बनाउने टाइम हुन्छ नानीको अनि लन्चहरू बनाएर म स्कुल जान्छु स्कुलमा नानीलाई लन्च गराएर म फर्किएर आएर एकछिन रेस्ट गर्छु आराम पनि त गर्नु पऱ्यो अनि आराम गरिसकेर नानी स्कुलबाट आउने टाइम हुन्छ र नानी स्कुलबाट आइसकेपछि उसलाई उसको होमवर्कहरू चेकहरू गर्छु होमवर्कहरू के के दिनुभएको छ स्कु स्कुलबाट त्योहरू सबै गरि सकेपछि उसको ट्युसन जाने टाइम हुन्छ अनि उसलाई अलि अलि यता खाजा भुजाहरू दिएर उसलाई म ट्युसन पठाइदिन्छु अनि उ चार बजी ट्युसन गएपछि मेरोमा अलिक टाइम हुन्छ अनि फेरि म यता उता बेलुकाको लागि सब्जीहरू केलाउनु भयो भाँडाहरूमा पानीहरू भर्नु भयो अनि लासिमको भाँडाहरू धुनु भयो पूजाको भाँडाहरू धुइ पखाली गर्नु भयो त्योहरू सबै गर्दाखेरि त्यही पाँच साढे पाँचहरू हुन्छ अनि त्यसको बादमा पूजाहरू गर्न थाल्छु म पूजाहरू गरिसकेपछि एकछिन आराम गर्छु अनि नानी पनि ट्युसनबाट आउँछ अनि हामी नानी आमा छोरी बसेर भातहरू खाइकन अनि हामी रेस्ट गर्छौँ राति